हजुर मैले पनि मैले चाहिँ अस्ति एउटा फोन मँगाएको थिएँ कुन भन्दाखेरि भिभोकै भिभोको मँगाएको थिएँ नि त अन्त मलाई एकदमै राम्रो लाग्यो क्या यो फोन चाहिँ किनभने यसको जुन अब मैले रिभ्यूहरू हेरेर मँगाएको थिएँ होइन अन्त त्यो रिभ्यूअनुसार एकदमै अब के भन्छ राम्रो रहेछ जुन रिभ्यूसँग म्याच पनि गऱ्यो जसको अब यसको क्यामा क्यामेराको क्वालिटीहरू भयो ब्याट्रीको ब्याकपहरू भयो होइन साह्रै राम्रो लाग्यो अन्त सबै अब जस्तो देखेको थिएँ त्यस्तै नै रहेछ भन्ने अब मलाई लाग्यो अन्त त्यसैले गर्दाखेरि अब मलाई चाहिँ मनपऱ्यो अन्त प्लस अब मेरो साथीहरूलाई पनि यो फोन लेऊ भनेर चाहिँ म उनीहरूलाई सजेस्ट गर्छु किनभने अब आफूलाई मनपरे पछि त सबैलाई हामीले सेयर गर्नु पनि त सक्छ होइन कुन अब प्रोडक्ट राम्रो छ छैन भन्ने अनि त्यसले गर्दाखेरि नि राम्रो लाग्यो मलाई